मेरो स्वामित्व फर्स्ट फोन आएको भनेको चाहिँ ओप्पो फोन हो र ओप्पो फोनको अगाडि चाहिँ मैले सानो फोन टिकटिके फोन चलाउँथेँ किपेडवाला त्यो फोन चलाउँदा र ओप्पो फोन चलाउँदाखेरि धेरै डिफ्रेन्ट पाएँ मैले यो ओप्पो फोनमा चाहिँ त्यो ओप्पो फोनमा चाहिँ मैले धेरै डिफ्रेन्ट पाएँ र त्यसमा चाहिँ धेरै राम्रो राम्रो चिजहरू मैले जान्नु पाएँ राम्रो राम्रो चिजहरू गर्नु पाएँ र राम्रो राम्रो चिजहरू सिक्न पाएँ